दाजु तपाईँको क्याब त निकै ढिलो भयो मलाई एयरपोर्ट पुग्नु पुरा हतार थियो मैले अर्कै क्याब लिएर गएँ तपाईँको क्यान्सल गर्दैछु तपाईँ आउनु पर्दैन ल